हेलो भाइ अगि पिज्जा प अर्डर ग रेको थिएँ थिएँ नि मैले फेरि एकपल्ट त्यही अर्डर पठाइदिनु सक्नुहुन्छ यही एड्रेसमा हुन्छ हुन्छ